गाई त अब मान्छे बसेपछि मान्छेको जन्म लिएपछि अब सबै गाई बाख्रा त पाल्नै पर्यो छ छ मेरो यो गोठमा छ तिनवटा छ बाख्रा पनि छ कुखुरा पनि छ अब छ अब गोठ बनाउँनु गोठहरू बनाएर त्यहाँदेखि त्यहाँ गाईहरू हालेको छु त्यहाँ अब एउटा दुना छ दुना अब त्यसलाई स्याहारसुसार गर्दैछु त्यही हो अब बिहान बेलुका खोलेहरू दिनुपर्छ दिएर त्यहाँदेखि दुध निकाल्नु पर्यो त्यहाँबाट त्यो खोलेहरू पनि दिएन भने त अब कहाँबाट निस्किन्छ र निस्किँदैन अन्त त्यसलाई अब स्याहार समत त गर्नै पऱ्यो गरेर त्यहाँदेखि त्यहाँदेखि फेरि बाख्रा छ बाख्रा छ चारवटा छ बाख्रा त्यो चारवटा बाख्रालाई अब अहिले चरनमा छोडिराखेको छु अहिले अब बेलुका अब खोले बनाएर चार बजि रेडी गरिराख्नुपर्छ त्यहाँदेखि फेरि ऊ सुँगुर सुँगुर छ दुईवटा छ सुँगुर त्यो दुईवटा सुँगुरलाई अब बिहान बेलुका चारो चाहिँ हामी चाहिँ मिलाउँछौँ नि त्यसो गरेर चाहिँ अब हुर्काएर त्यसलाई चाहिँ अब आठ नौ महिना पालेर त्यसलाई चाहिँ म बिक्री गर्छु मासु बिक्री गर्छु त्यहाँदेखि कुखुरा कुखुरा छ छ सातवटा अहिले चाहिँ अब कम्ती पालेको छु त्यहाँ चाहिँ अब कुखरा चाहिँ खोर बनाएर जन्जिरहरू बनाएर चाहिँ अहिले त्यहाँ अब बिहान बेलुका चारो र पानी त्यहाँ राखिदिन्छु चारो पनि त्यहाँ छरिराखिदिन्छु त्यहाँ खाँदै त्यहीँ बस्छ अन्त त्यो अब बेला बेलामा गाईको लागि पनि अब पशु डक्टर ल्याउनै पर्यो ल्याएर अब चेक गरेर त्यहाँदेखि त्यसलाई अब दबाईहरू सुईहरू लगाएर त्यहाँदेखि चाहिँ त्यसलाई बचाउनु पर्यो अब त्यसलाई अब भएन भने अब त्यो लेखान्त मै छैन भने पनि अब मरेर जाने नै हो भने चाहिँ अब कुन चाहिँको के लाग्यो केही त छैन उपाय त